नेपालीमा बोल्नु हुन्छ हेलो ए अँ म तपाईँकोमा मोबाइल थियो कि अन्त त्यही तपाईँलाई फोन गरेको त्यही कारण ए अँ मोबाइल किन्नु थियो कि तपाईँकोमा अन्त अहिले रेट छ होला तपाईँकोमा अहिले

ए होइन बेसी महँगो त आइफोनहरू त होइन कि ठिकैको रेन्जमा ठिकैको रेन्जमा मेमोरी बेसी भएको वन प्लसको कति पर्छ होला ए छब्बिस हजार है अच्छा अच्छा तपाईँहरूकोमा इएमआईहरूको अप्सन छ होला है पेमेन्ट गर्ने ए अच्छा अच्छा त्यसो भने त्यो त्यो छ्ब्बिस हजार भएको मोबालमा चाहिँ के के फिचर्सहरू छ

ए अच्छा अच्छा अच्छा अच्छा छब्बिस है दाम त्यसको त्योभन्दा अलिकति कम्तिमा कुन चाहिँ छ मोडल त्योभन्दा अलिकति कम्ति दामको ओप्पोहरू छ ओप्पोहरू कति पर्छ होला राम्रो क्यामेरा भएको ए होइन ओप्पोमै अलिक कम्ति दाममा राम्रो क्यामेरा भएको कुन चाहिँ छ होला ए एट थर्टी है अँ मैले अस्ति हर्दै थिएँ एउटा एडमा पनि एट थर्टी भन्ने राम्रो छ भनेर ए अच्छा अच्छा त्यही त एट थर्टी चाहिँ किन्नु मन लागेको थियो त्यसो भने म तपाईँको पसलमा आएर एकपल्ट हेर्नुपर्छ होला है आएर त्यहाँदेखि म डक्युमेन्टहरू के के ल्याउनु पर्छ मैले त्यो इएमआईको लागि ए आधार कार्डहरू चाहिन्छ है हुन्छ हुन्छ त्यसो भने म भोलि निस्किन्छु तपाईँको दोकानमा हो अन्त डक्युमेन्ट्स डक्युमेन्टहरू लिएर आउँछु डाउन पेमेन्ट पनि म दिन्छु पन्ध्र हजार जस्तो दिएर त्यहाँदेखि अरू चाहिँ ई एम आईमा कन्भर्ट गरिदिनुहोस् ल ए हुन्छ हुन्छ ल त्यसो भने ए हुन्छ म आएँ ए हुन्छ हुन्छ ल म भोलि आउँछु कि अन्त भोलि म गएर सबै फाइनल गरिहाल्छु है ल हुन्छ हुन् हुन्छ हुन्छ त्यसो भने म राखेँ फोन अहिले भोलि भेटौँ है हवस् हुन्छ थ्याङ्कयू